घरको उयो सँघारतिर द्वारतिर पानी गोबर छिटेर छर्किनु भन्नाले कुनैपनि गोबरमा यस्तो तत्व हुन्छ कि कुनैपनि रोग प्रतिरोधक किटाणुहरूसँग लड्न सक्ने क्षमता हुन्छ र ति किटाणुहरूलाई बिमारीहरूदेखि जोगाउन रोग कष्टहरू नलाग्न अथवा घरलाई शुद्धिकरण गर्नुको निम्ति पनि गोबरहरू पानी गोबरसँग पानी छिटेर छर्किने गर्छ